पचास साठी सत्तरी असी नब्बे एक सय दुई सय तिन सय चार सय पाँच सय दस हजार बिस हजार चालिस हजार पचास हजार